मैले एउटा मोबाइल फोन अनलाइन अर्डर गरेको थिएँ मेरो एक्सपिरियन्स एकदमै ब्याड भयो किनभने चाहिँ एकदमै नराम्रो त्यो फोन मैले अर्डर गरेको दुई तिन महिना मात्रै भएको थियो ब्याट्री एकदम छिटो ड्रेन हुने अन्त चार्जर पनि तात्तिने ब्याट्री पनि तात्तिने अन्त फेरि पुरा ह्याङ हुन्छ फोन त्यो ह्याङ चाहिँ किन भएको मलाई पनि थाह छैन ज्यादा दुई महिना पनि भएको छैन त्यो चाहिँ ह्याङ भएर ब्याट्री ड्रेन कोही बेला पड्केला जस्तो हुन्छ फेरि चार्ज दिनमा दुईपल्ट जस्तो चार्ज गर्नुपर्छ अब अनलाइनको चाहिँ के हो भन्दाखरि चाहिँ मेरो पर्सनल एक्सपिरियन्स चाहिँ के भयो भने अब मैले त्यो बनाउनु पनि जानु सक्दिन फेरि त्यसलाई रिप्लेस गर्नु पनि फेरि धेरैवटा प्रोसेस हुन्छ अन्त मलाई चाहिँ अनलाइन चाहिँ मनै पर्दैन मैले त्यो एकदमै ब्याड एक्सपिरियन्स गरेँ अबदेखि चाहिँ अनलाइन चाहिँ किन्दिन बरु भन्दा बाहिरै अलिक पैसा हालेरै बाहिरै किन्छु अब बनाउनु पनि सजिलो त्यो भएर चाहिँ अनलाइन चाहिँ म किन्दिन